मैले एउटा मोबाइल किनेको थिएँ त्यो मोबाइल चाहिँ जुन फिचर्सहरू दिएको थियो जुन कम्पनीले त्यो फिचर्सहरू अझै पनि राम्रोसँगले त्यसले काम गरिरहेको छ र मैले पहिलोपल्ट किनेको जुन मोबाइल थियो त्यसमा मेरो एक्सपिरियन्स एकदमै राम्रो छ र यही प्रोडक्ट चाहिँ म अरूलाई पनि लिने सल्लाह दिन्छु